अहिलेको मोबाइलको जमानामा नानीहरू धेरै मोबाइलमा व्यस्त रहेर उनीहरूले ट्रेडिसनल गेम्सहरू बिर्सिसकेको छ अनि त्यस् त्यो त्यसको कारण चाहिँ किन भन्दा उनीहरू त्यो फोनमा चाहिँ एक्सेसिभ स्क्रिन टाइम हुन्छ तर हामीले चाहिँ त्यसलाई स्क्रिन टाइमलाई चाहिँ लिमिटेसन लगाएर ट्रेडिसनल गेम्सहरूमा भाग लिने नानीहरूलाई बनाउनुपर्छ त्यो चाहिँ कसरी हुन्छ भने हामी स्वयं नानीहरूसित बसेर त्यहाँनिर उनीहरूसित हामीले एक्टिभिटिजहरू बनाएर सँगै खेलेर पनि नानीहरूलाई अलिकति भए पनि प्रेरित गर्न सक्छौँ